तपाईँकोबाट किनेको जुन चाहिँ पलङ छ मलाई मनपरेन त्यो पलङ लगेर फर्काइदिन्छु तपाईँले मलाई त्यो पलङको पैसा फर्काइदिनु होस् र मलाई त्यो पलङ एकदम ठिक लागेन एकदम पुवर कन्डिसन रहेछ त्यो पलङ त्यो लगेर तपाईँ त्यो पैसा मलाई फिर्ता गरिदिनु होस्